हेलो हजुर

हजुर हो त नमस्ते दिदी ए हजुर मेरोमा नि फास्टफुडहरू अहिले छ र मोमो न भेज एन्ड ननभेज छ मोमो भयो चाउमिन बर्गर हौ यस्तोहरू छ अरू आइटमहरू अहिले मैले फास्टफुडमा हजुर आवाज काटियो नि हौ ए हजुर हजुर हजुर

ए हुन्छ म अब तपाईँ त मेरो पुरानै कस्टमर परिहाल्नु भएको छ अनि म हेर्छु त्यसमा म तपाईँले सजेसन दिनुभएको साह्रो राम्रो लाग्यो म त्यसमा विचार गर्छु गर्छु नि अरूहरू केही त्यसमा थप्नुपर्ने अरू केही छ कि तपाईँको यसो नजरमा हजुर चिया कफी चाहिँ हुन्छ अनि त्यो फास्टफुड चाहिँ चाइनिसहरू हुन्छ भेज एन्ड ननभेज हुन्छ हो अरू अरू केही हेल्दी फुडहरू हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अरू अरू

हजुर हुन्छ तपाईँ तपाईँले फोन कल गरेर त्यति भनिदिनु भयो म अब विचार गर्नेछु नि त्यसमा अरू केही एडहरू अझै अरू केही त्यसमा तपाईँलेहरूले अब केही बनाउनु भन्नुभयो भने अरू जस्तै तपाईँहरूको साथी लिएर आउनुहुन्छ तपाईँलाई अब तपाईँ त मेरो पुरानो कस्टमर पर्नुभएको छ अनि त्यसमा तपाईँले अरू केहीहरू भन्नुभयो भने त्यो दिन लागि स्पेसियली केही भन्नुभयो भने चाहिँ हामी म बनाइदिन्छु नि हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ